कालिम्पोङ जिल्लाको हिस्टोरिकल प्लेसेसहरूको बारेमा भन्नुपर्दा चाहिँ कालिम्पोङमा दालिम फोर्ट छ है यो चाहिँ गोरुबथान ब्लकमा पर्छ अन्त यो चाहिँ लेप्चाहरूको राजा पेनु ग्याबु आच्योकले चाहिँ बनाएको थियो है अन्त यसलाई चाहिँ कमिसन वेस्ट बेङ्गल कमिसनले चाहिँ हेरिटेज साइट पनि डिक्लियर गरेको थियो अन्त यो छोडेर अर्को दुर्पिन डाँडा भन्ने पनि छ है अन्त यो दुर्पिन डाँडामा चाहिँ हामी गएर एकदमै राम्रो जग्गा छ यसमा चाहिँ हामी गएर प्याराग्लाइडिङहरू गर्नसक्छौँ पिकनिकहरू खेल्न सक्छौँ है अन्त अरू पनि जस्तो कि हनुमान मन्दिर अनि थुप्रै जग्गाहरू छन् जसमा चाहिँ हामी जान सक्छौँ त्यहाँ जानको लागि केही सम्पर्कहरू पनि गर्न आवश्यक छैन अनि मानिसहरू फुर्सदको बेलामा त्यहाँ जान सक्छ